जिवनमा कला चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ किनकि कला छ भने चाहिँ कलाले गर्दा आफ्नो फ्युचर बनाउन सक्छ समाजमा अगाडि उठ्न सक्छ कला छैन भने चाहिँ त्यो कला चाहिँ अब त्यो मान्छे भएको र नभएको एउटै हुन्छ कला हुनु चाहिँ एकदमै महत्त्वपूर्ण अथवा समाजको लागि चाहिँ असल हो